के अरे सेयर बजारको बारेमा त मलाई त्यति आइडिया छैन किनभने म त हाउसवाइफ हो अब मलाई यस्तो विषयहरूमा चाहिँ मलाई थाहा छैन अब नानी बुढाहरूलाई चाहिँ याद हुन्छ मलाई चाहिँ यसमा अब त्यति साह्रो जानकारी चाहिँ छैन डिजिटल डिजिटलको विषय लिएर चाहिँ अहिले डिजिटल भारत हुन्छ भनेर सबैले भनिरहेको छ डिजिटल भारत हुने अरे अनि त्यही भएर चाहिँ डिजिटल सिक्नु जरुरी रहेछ अब सबैलाई डिजिटलमा अप्ठेरो पनि छ अनि सजिलो पनि छ डिजिटल भन्नेमा अब जानी नजानी नबुझिकनै डिजिटलबाट पैसा निकाल्नु पर्यो भने जानेन भने त्यहाँबाट पैसा नै निस्किँदैन फेरि भएन डिजिटलबाट कसैलाई सहारा माग्यो भने त्यहाँबाट उनीहरूले पैसा निकालेर लगिदिन्छ भन्छ अनि डिजिटल काम गर्दाखेरि जस्तै फोनबाट पनि अब कति कुराहरू जानेन ओपिटीहरू ओ ओटिपीहरू माग्छ त्यति बेला हामीले दियो भने हाम्रो ब्याङ्कबाटै पनि ब्याङ्कको खाताबाट पैसाहरू सकिदिन्छ अनि कति कार्वाहीहरू त्यसरी ब्याङ्किङहरूको कामहरू कामहरू गरेर पैसाहरू त्यसरी यहाँ लेनदेन डिजिटलद्वारा गर्दा पनि कतिको चाहिँ मिसप्लेस हुन्छ अनि कतिपल्ट चाहिँ गाउँघरमा यसरी डिजिटलको डिजिटल को थ्रुबाट चाहिँ तपाईँको ब्याङ्कको खाता यस्तो उस्तो भइरहेको छ हामी यहाँबाट करेक्सन गरिदिन्छौँ अन्त त्यसले गर्दाखेरि तपाईँको अहिले खातामा यति पैसा रहेछ भनेर त्यसरी छट्टु गरेर पनि डिजिटलकै म मार्फत् हामीलाई लुटी पनि रहेको छ अनि त्यो चाहिँ अब हाम्रो नजान्नुले गर्दा हो र अब डिजिटल चाहिँ यस्तो उयो रहेछ कि अब जानेर सिकेर राम्रोसँगले बुझेर गर्यो भने चाहिँ डिजिटलबाट चाहिँ हाम्रो चाहिँ उद्धारै हुनेरहेछ र राम्रो हुनेरहेछ त्यसले गर्दाखेरि डिजिटल एप्सको बारेमा बुझ्नुको लागि चाहिँ बुझेर जानेर गर्यो भने चाहिँ यसले चाहिँ हामीलाई धेरै सुविस्ताहरू उपलब्ध गराउँछ